हेलो दाजु मलाई यो साथीले तपाईँको नम्बर दिएको थियो कि तपाईँले यो थेरापिस्टको काम गर्नुहुन्छ अरे नि है अँ अँ मलाई तो ढाड दुख्छ कि दाजु अन्त प्रायः यो मेरो त अब पुरानो हो धेरै पहिलादेखि दुखेको अन्त कति डक्टरहरू देखाइसकेँ जाती हुँदैन हो अन्त लास्ट चाहिँ तपाईँलाई अब थेरापी गराउँछ कि भनेर फोन गरेको नि के गर्नुपर्छ होला तपाईँलाई कहाँ भेट्न सकिन्छ होला हौ कहाँनिर छ तपाईँको क्याबिन चाहिँ

ए के अरे त्यो दस माइलपट्टि हो ए हजुर के के गराउनु गर्नुपर्छ होला हौ एसरसाइजहरू पनि छ कि ए हजुर फी चाहिँ कति हो तपाईँको डेलीको लिनुहुन्छ कि मन्थली लिनुहुन्छ कि ए डेलीको पाँच सौ रुपियाँ हो ए हुन्छ धन्यवाद म तपाईँलाई भेट्न आउँछु नि त ल त्यसो भए